दार्जिलिङ जिल्लामा स्वास्थ्य सेवाको राम्रो व्यवस्था छ दार्जिलिङ जिल्लामा स्वास्थ्य केन्द्र सब डिभिजनल स्वास्थ्य केन्द्र अनि ब्लड प्राइमेरी हेल्थ सेन्टरहरू पनि छन् अनि त्यो बाहेक तिनवटा नर्सिङ होम पनि छ जसले मानिसहरूको चिकित्सक सेवाहरू पुर्याउँछ